म चाहिँ विद्यार्थी हो मेरो चाहिँ काम नै पढ्नु हो मेरो एक वर्षको एक्जाममा चाहिँ म बिमार भएर मलाई पढ्नमा धेरै गाह्रो भएको थियो जसमा म स्कुलहरू पनि जान सकेको थिइनँ जान सकेको थिइनँ त्यसमा म एटेन्ड हुन सकेको थिइनँ एक्जाम पनि नजिक आइसकेको थियो तर मेरोमा नोट्सहरू एउटा थिएन मैले कसरी गर्ने भनेर मलाई पूरा टेन्सन हुन्थ्यो दिनरात अनि मैले नोट्सहरू केही गरेको थिइनँ त्यसमा मैले आफ्नो भाइहरूसँग सहायता मागेँ कि मेरो नोट्सहरू तिमीले गरिदेऊ म पढ्छु भनेर त्यसमा एक्जाम आउने दस दिन अगाडि म स्कुल गएँ त्यसको पाँच दिन बादमा त हाम्रो अलरेडी एक्जाम आइसकेको थियो त्यसमा मैले पाँच दिन भित्रमा चाहिँ मैले कसरी स्ट्रगल गर्यो भनेर चाहिँ मलाई थाहा छ लाइफको सबैभन्दा ठुलो चुनौती नै मेरो यहीँ पढ्नु थियो त्यसरी मैले दिनरात एक गरेर पढेर त्यो क्लासमा मैले पास गरेर अर्को क्लासमा गएँ